ए ए म रिसप बात गरेको नि कि म तपाईँको यो अब यहाँ यो घुम्ने जग्गाहरू खोज्दै आएको थिएँ कि तपाईँलाई सोधौँ भनेर नि ए यो यो टी स्टेटहरू हो टी स्टेटहरू यसो तपाईँलाई थाहा भयो भने यसो सजेस्ट गरिदिनु होस् न भनेर नि तपाईँलाई कल गरेको हजुर हजुर दार्जिलिङको टी स्टेट हजुर ए हजुर हजुर

सौरेनी भन्ने पनि रहेछ है हजुर त्यहाँ मैले हेरिदिएको छु कि हजुर हजुर यो मकैबारी टी स्टेटहरू यही रहेछ हजुर हो हजुर ए हजुर हजुर यो जस्तै यो यो तिमी टारहरू जस्तै सिक्किममा छ नि हौ त्यस्तै होला नि यतातिर पनि मजाको खालके

ए हजुर हजुर हजुर हजुर हजुर

ए हजुर हजुर तिनचुलीहरू मैले देखेको थिएँ हजुर ए हजुर ए हजुर ए हजुर यो चाहिँ कुन समयतिर चाहिँ यहाँको यो टीहरू चाहिँ उयो हुन्छ उब्जिन्छ यो कहिले निकाल्छ यसो अलिकति भनिदिनु ए हजुर ए ए हजुर हजुर

ए हजुर हजुर त्यही त हुन्छ म तपाईँलाई अब केही अलिकति प्रब्लम केही भयो भने चाहिँ म तपाईँलाई कल गर्छु नि है ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ